म खानाहरू बनाउँदा धेरै होसियारी हुन्छु अब कोही बेला ग्यासहरू पड्किन्छ ठुलो पार्नु हुँदैन ग्यास पड्किन्छ कोही बेला ग्यास उयो भइरहेको हुन्छ ग्यास कोही बेला लिक भइरहेको हुन्छ ल त्यो राम्रो होसियारसँगले गर्नु पर्छ ग्यास भनेको कुरो सब्जीहरू काट्दा पनि होसियार गर्नु पर्छ छुरीहरूले हात काट्छ म त बिस्तारै गर्छु गर्नु चाहिँ हतार गर्नु हुँदैन काम भनेको कुरो बिस्तारै गर्नु पर्छ तेलहरू उछिटियो भने अनुहारहरू सबै हात खुट्टाहरू बिग्रन्छ अनुहारहरू बिग्रन्छ बिस्तारै गर्नु पर्छ कोही बेला तेल कराही खारिरहेको हुन्छ तेलमा सब्जी हाल्दा उछिटिन्छ तेलहरू होसियार गर्नु पर्यो त्यसमा पनि झुम्रोले समाउनु पर्छ त्यसै पक्रिनु हुँदैन हातहरू डढ्छ